हल्लो हजुर छ छन त तर आजभोलि चाहिँ अलिक मङ् महँगो भएको छ रेट अलिक महँगो छ पहिलाभन्दा अलिक बढेको छ यो महिना लाग्दा लाग्दै नै बढेको तर निकै महँगो भएको छ पाँच सय रुपियाँ बढेको छ त्यही त हो सब

अब बोरामा पाँच सय रुपियाँ जस्तो बढेको छ अब अहिले त्यही जिएसटी पनि भयो अनि फ्लडहरूले गर्दा पनि भयो हैन हैन धेरै त अब सबै नै बढेको छ तपाईँ आउनुहोस् मिलाएर लिँदा हुँदैन तपाईँ आउनुहोस् न आउनुहोस् आउनुहोस् पुरानो दामअनुसारमा मिलाएर यहाँ छ भने म मिलाएर दिइहाल्छु तपाईँलाई तपाईँ आउनुहोस् त सही हैन यसेरी फोनमा तपाईँ आउनुहोस् न म मिलाइदिन्छु नि बादसाह चाहिँ अलिक सस्तो पर्छ तपाईँलाई आउनुहोस् त आएर मिलाएर तपाईँ हेरेर लानुहोस् भइहाल्छ ल हुन्छ तपाईँ आउनुहोस् म मिलाइदिन्छु आउनुहोस् तपाईँ म मिलाएर दिइहाल्छु